मलाई चाहिँ त्यस्तो मूर्तिहरू बनाउनु चाहिँ केही आउँदैन र म कहिल्यै पनि बनाएको पनि छुइनँ है मलाई त्यो चाहिँ आउँदैन त्यो काम चाहिँ मैले अहिलेसम्म गरेको पनि छुइनँ है अनि पछिबाट के हुन्छ त्यो चाहिँ मलाई याद छैन तर मूर्ति बनाउनु चाहिँ मलाई आउँदैन